हजुर हाम्रो चाहिँ खाना चाहिँ विशेष चाहिँ सेलरोटी हो सेलरोटीमा हाल्ने चाहिँ अब चामल भिजाएर कुटेर अनि कुटेर चालेर त्यहाँदेखि त्यसमा हामी दुध हाल्छौँ घिउ हाल्छौँ बडा अलैँची हाल्छौँ ल्वाङहरू हाल्छौँ त्यहाँदेखि कुटेको मसालाहरू पनि हाल्छौँ चिनी दुध घिउ सबै मिसाएर हामी सेलरोटी बनाउँछौँ हामी त्यसरी खानाहरू सेलरोटी चाहिँ हामी त्यसरी पोल्छौँ अनि अरू खानाहरू अब त्यस्तै हो मरमसाला बेसी चलाउँछौँ मरमसाला प्याज लसुन अदुवाहरू चलाउँछौँ खानामा अनि सब्जीमा अब सब्जीमा चाहिँ सब्जीकै मसालाहरू हाल्छौँ अदुवा हाल्छौँ अनि टमटर हाल्छौँ अलिअलि खोर्सानी पनि हाल्छौँ त्यसरी बनाउँछौँ सब्जीहरू चाहिँ अनि मासुमा चाहिँ मरमसालाहरू हाल्छौँ अदुवा लसुनहरू हाल्छौँ खोर्सानी मसाला हाल्छौँ त्यसमा मिट मसाला हाल्छौँ मासु पकाउँदाखेरि चाहिँ सब्जीमा चाहिँ सब्जीको मसाला हाल्छौँ अरू मेन कुरो चाहिँ त्यही हो खाली के अरे सेलरोटी सेलरोटी चाहिँ पुरा मन पर्छ हो अनि हामी मरमसालाहरू त्यसरी हाल्छौँ सेलरोटीमा पिठो कुटेर धेनी मुसेर दुध चिनी घिउ ल्वाङ सबै कुरो हालेर मुसेर त्यसरी बनाउँछौँ हामीले